अब गाईहरू अब म एकदम स्याहार त गर्छु र अब अहिलेको हालैमा बिमारहरू कस्तो फैलिएर आइसकेको छ यो अब गाईहरूलाई त्यो दिन म जङ्गल गएको थिएँ है अब आफ्नो ड्युटीमा गएको थिएँ अब बेलुकाखेरि त्यही अब ज्वरो कम्ती आएको थिएछ अन्त र मैले त्यसलाई मेरो गाईलाई ग्रास हाल्दाखेरि चाहिँ भोलिपल्ट चाहिँ देखि बिमार चापेको हो र भोलिपल्ट अब हाम्रो गाउँमा त हाम्रो गाउँमा त छैन डक्टर अब एकदम टाढो छ डक्टर अन्त हामीले डक्टरलाई फोन गरेर बोलाएँ डक्टरले म तिन बजी आउँछु भन्यो र अब मेरो साह्रै ढिलो भयो ढिलो भएर पुरा घाउ फैलियो मेरो गाईको ऊ तिन बजी पनि आएन भोलि त्यसको भोलिपल्ट आइपुग्यो ऊ अन्त उसले सुई लगायो सुई लाउँदाखेरि झन् बढेजस्तो लागेको थियो मलाई घाउ झन् बढेजस्तो लाग्यो तर दबाईहरू मैले दिएँ र यसको खर्च चाहिँ मेरो नभएको पनि मेरो जस्तै छ छ सात हजार चाहिँ लाग्यो लाग्न चाहिँ अब र पनि अब मैले एकदम सेकताप पनि गरेँ खुट्टाहरू सुन्निएको थियो जस्तै अब अब अलिकति अब दबाईपानी लगाएर अलिक सेकेँ मैले नुनपानी नुनपानी गरेर प्लास त्यो अब सुन्निएको चाहिँ हरायो त्यहाँदेखि सेकेन्डपल्ट पनि अझै सेकेन्डमा पनि भएन पहिला त ज्वरो ज्वरो आएको थियो त्यहाँदेखि फेरि मैले त्यो भाइलाई बोलाएँ त्यहाँदेखि ज्वरोको सुई लगाइदियो त्यहाँदेखि अलिक फर्कियो त्यो गाई फर्किँदाखेरि त्यहाँदेखि अहिले छ बिमारी भेटिरहेको छ तर र पनि अहिले त्यति साह्रो भेटेको छैन अब अलि ठिक्कको अब त्यो घाँस त घाँस घाँसहरू खान्छ दानाहरू खान्छ तर मैले त्यसलाई अब आजसम्म स्याहार गरिरहेको छु र पनि त्यो अब घाउहरू छ अलिअलि र त्यो घाउ चाहिँ अब अलिक जाती भएको छैन र पनि म अब के अरे दबाईपानी चाहिँ गर्छु अलिअलि गर्दै गर्दैछु र नभए अब खर्च चाहिँ अब लाग्छ अब लाग्यो भनौँ न अब त्यो जस्तै छ सात हजार त लाग्यो लाग्यो र अब म चाहिँ अब यति नै अब भन्छु